मलाई त पुराण मन मनपर्छ हो अन्त यो अगलबगलमा पुरा मन्दिर छ हो गणेश मन्दिर छ हनुमान मन्दिर छ तनी यो त्यो शिव मन्दिर छ हो अन्त सबैतिर जान्छु अन्त पुरा मनपर्छ हो मलाई भजनओजन पुरा मनपर्छ अन्त यो शनि मन्दिरमा मङ्गलको जान्छु हो अन्त पुरा होमओम पुरा हुन्छ हो अन्त म पनि जान्छु हो अन्त पुरा सब परिवार पनि मेरो जान्छ छोरा पनि जान्छ सबै परिवार जान्छ हो अन्त पूजापाठ गरेर आउँछ हो अन्त उहाँ शनि मन्दिर गयो भने सब ग्रहस्रह सबै हट्छ हो अन्त सबै दुःख दुर हुन्छ हो अन्त सबैजना जान्छ मङ्गलको हो सबैजना पूजापाठ गर्छ हो त्यो पुरा मनपर्छ अन्त हनुमान मन्दिर जान्छु अन्त यो शिव मन्दिर जान्छु गणेश मन्दिर जान्छु हो अन्त सबैतिर जान्छु हो अन्त भजनओजन होमओम पुरा मनपर्छ अन्त हेर्नु हेर्नु जानुपर्छ हो मालबजार जान्छु हनुमान मन्दिर अन्त हनुमान मन्दिर पनि पुरा मनपर्छ मलाई पुरा भजनओजन हुन्छ हो कीर्तनउर्तन हुन्छ पुरा पण्डितले पुरा होमओम गर्छ पुरा मनपर्छ सबै नानीउनी लिएर जान्छु हो अन्त वहाँको पनि पुरा मनपर्छ हो अन्त पुरा हवनओवन पुरा हुन्छ अन्त पुरा मन्दिर पनि जान्छु अन्त सबै नानी लिएर जान्छु